म गायन प्रदर्शन अथवा रेकर्डिङ सत्रका लागि कसै कसरी तयार गर्छु भन्दा सर्वप्रथम त अभ्यास हो र अभ्यास गर्नुपर्छ मान्छेले कुनै पनि क्षेत्रमा जानका लागि अथवा आफूले केही कुरा देखाउन अघि र यसरी गायन क्षेत्रमा पनि म अभ्यास गर्छु साथै जुन चाहिँ साधना हुन्छ बिहान बिहान उठेर गर्नुपर्ने हार्मोनियम अथवा यसका साथै हामीले खानपानमा पनि ध्यान दिनुपर्ने हुन्छ र यसै तातो पानीको सेवन आदि कुराहरू नै मेरो गायन प्रदर्शन वा रेकर्डिङ सत्रका लागि तयारी गर्ने कुराहरू हुन्